हेलो नमस्ते तपाईँको नाम के हो राहुल कहाँदेखि आउनु भएको कलकत्ताबाट ए हजुर हजुर

धर्म यहाँ इस्पेसेली यहाँनिर हिन्दू बुद्धिस्ट ख्रिस्टियन मुस्लिम अनि प्रणामी है यति धर्महरू छ यहाँनिर अब दा तपाईँलाई कुन पार्टिकुलर कुन विषयमा चाहिँ चाहिएको मतलब यहाँनिर एक अर्कामा भा धर्ममा झगडाहरू छ कि या त मिलेर यहाँनिर अब यहाँनिर अब भनौँ नि यो इस्पेसली यो क्रिश्चियन मुस्लिम बुद्धिस्ट हिन्दू यहाँनिर मजाले नै बसिरहेर को छ उहिलेदेखिको हो अब अहिले अब म भोलि अहिले बेलकादेखि नै तपाईँलाई घुमाइ दिन्छु नि ती नजिक नजिकमै चर्च पनि त्यहीँ छ म मस्जिद पनि छ मन्दिर पनि छ त्योहरू अनि यहाँनिर एकअर्कामा आफ्नो आफ्नो धर्म मान्छ जस्तो बिहा बटुल भयो आफ्नो प्रकारले मनाउँछ तर मुस्लिम पनि आउँछ क्रिश्चियनहरू नि त्यो बिहाको सेरमनी मजाले इन्जोइ गरिरहेको हुन्छ अनि कोही अब मराउ पर्यो क्रिश्चियनको घरमा मराउ पर्यो भने हिन्दू पनि बुद्धिस्ट पनि क्रिश्चियन पनि त्यहाँनिर गएर उहाँहरूलाई दुःखमा परेको घडीमा कुन प्रकारले सहयोग पुर्याउन सकिन्छ भन्ने कुरालाई हिन्दू यहाँ त्यति बेला धर्म छुटाउँदैन सबै धर्मको सबै एकै भएर नै उनीहरूलाई त्यो घर परिवारलाई दुःखमा परेकोहरूलाई सघाउँछ क्या म प्रेक्टिकली नै देखाइ दिन्छु नि त्यहीँ यहाँ तल गयो भने एउटा मङ्गलधाम छ मङ्गलधामदेखि ए एकपट्टि केथोलिकको चर्च छ एकसाइडमा कठोर क्रिश्चयन एलसेदाई उनीहरू त्यहाँनिर मङ्गलधाम अब एउटा हिन्दूकै ब्रान्च हो त्यहाँ एकअर्कामा पऱ्यो होइन म त मजाले यता यता उता मङ्गलधामको केही अनुष्ठान भयो भने उहाँहरू नि आउनुहुन्छ अनि चर्चको अनुष्ठान केही हुँदाखेरि त्यहाँ साधु है हरूलाई मङ्गलधामको साधुहरूलाई पनि भेटाउँछ उहाँहरू नि जानुहुन्छ मजाले नै त्यहाँनिर त्यस्तो ध धर्म मा कुनै पनि आफ्नो आफ्नो ठाउँमा कट्टरवादी भए पनि सामाजिक कुरामा चाहिँ कट्टरवादी चाहिँ छैन क्या एकदमै मिलेर नै बसिरहेको छ त्यसैले गर्दाखेरि अब कालिम्पोङमा धार्मिक यो झगडा चाहिँ यो अहिलेसम्म भएको छैन क्या पाउनु भयो है र पनि